अब हाम्रो क्षेत्रमा चाहिँ सबैभन्दा राम्रो उत्पादन दिने बाली चाहिँ धान हो अब यो धान चाहिँ हाम्रो एक सिजन मात्रै रोप्छ तर अब धेरै राम्रो प्रकृतिले रोप्छ यहाँनिर गाईको मलहरू हालेर है अनि यसले पनि धेरै राम्रो उब्जनी हुन्छ कोदो भयो धान भयो यसले चाहिँ अब किसानहरूलाई धेरै नै सहायता गर्छ धानले चाहिँ अन्त सबैभन्दा यहाँ बढ्ता लाभ हुने चाहिँ कालो दाल कालो दाल भयो फिलिङ्गे भयो यिनीहरूले चाहिँ अब एकदमै राम्रो यहाँनिर राम्रो नै यो हाम्रो गाउँको मौसमले चाहिँ यसलाई अब सुट गर्छ यिनीहरू अब राम्रो फलिदिन्छ अनि यसलाई बेचबिखन गर्दा पनि यो राम्रै दाममा बिक्री हुन्छ अन्त बाहिरबाट धेरै धेरैजाना आएर यो हाम्रो गाउँको कालो दाल फिलिङ्गे धानको चामलहरू भयो ताजाताजा उनारले गर्दाखेरि धेरै बिक्री हुन्छ पिकनिकहरू खेल्न आउने पनि यहीँ बस्तीकै धान चामल ए चामल कालो दाल किन्नु हुन्छ र यसले चाहिँ अब धेरै लाभ पुर्याएको छ भनौँ न हाम्रो यता चाहिँ अन्त यो क्षेत्रमा चाहिँ अब सबैभन्दा राम्रो उत्पादन हुने बाली चाहिँ धान कालो दाल फिलिङ्गे कोदो यिनीहरू हुन्